मेरो नजिकैको पर्यटकीय स्थल चैाहिँ कफेर हो अनि कफेरमा जहाँनिर म बस्छु एकदमै त्यहाँनिर जुन चाहिँ ठाउँ एकदमै रमाइलो छ अनि त्यहाँबाट सूर्य उदयको लाभ त्यहाँनिर आउने पर्यटकहरूले लिनसक्छ अनि त्यहाँनिर विशेष गरी पारि जुन चाहिँ डाँडाहरू देखिन्छ त्यो डाँडाहरू जुन चाहिँ हिमालहरू छ त्यो हिमालहरू एकदमै जुन चाहिँ बिहानीपखमा जब हिमालहरू देखिन्छ हाँस्छ हिमाल त्यतिबेला मनलाई नै एकदमै लोभ्याउने गर्छ अनि पर्यटकहरू पनि एकदमै हाम्रो ठाउँ कफेरलाई हेर्नका लागि एकदमै उनीहरू टाढो टाढोबाट पनि त्यो ठाउँमा आइपुग्छन् अनि उनीहरूले त्यो ठाउँको एकदमै उनीहरूले मज्जा लिन्छन् अनि जुन चाहिँ स्थल छ पर्यटकीय स्थल छ त्यसमा जुन चाहिँ हाम्रोमा जे चिज पाक्छ जे कुरो फल्छ अनि जे चिजहरू हाम्रो त्यहाँनिर एकदमै आफ्नै माटोमा उम्रेको चिजहरू फलफुलहरू भयो अनि सबै कुराहरू जे जे पाकिन्छ त्यो चिजहरूलाई नै उनीहरूले लिने गर्छ अनि त्यस कारणले गर्दाखेरि चाहिँ सबै खानाहरू पनि एकदमै राम्रो छ जुन चाहिँ त्यहाँनिर कोदो उम्रिन्छ कोदोबाट त्यहाँ रोटी हुन्छ अनि त्यही रोटीहरू उनीहरूले लिने गर्छन् अनि त्यहाँनिर जस्तै अब हाम्रो त्यहाँनिर फलफुलहरू जुन चाहिँ आरू भयो जुन चाहिँ त्यहाँनिर अम्बकहरू भयो जुन चाहिँ मेवाहरू भयो त्यो सबै चिजहरू उनीहरूले उपभोग गर्न सकिन्छ अनि त्यस कारणले गर्दाखेरि चाहिँ कफेर जुन चाहिँ अहिले हाम्रो ठाउँ छ त्यसमा चाहिँ पर्यटकीय स्थल चाहिँ एकदमै रमाइलो अनि रमितलाग्दो अनि सबै आउने पर्यटकहरूलाई सधैँभरि मनोरञ्जन दिन्छ